कालिम्पोङ मेला ग्राउन्डमा चाहिँ फिफ्टिन अगस्टमा इन्डिपेन्डेन्स डे धेरै राम्रो मनाउँछ र त्यहाँ कालिम्पोङको सबै स्कुलको नानीहरू पार्टिसिपेट गरेर चाहिँ पार्टिसिपेट गर्छ र स्पोर्ट्सहरू हुन्छ र त्यहाँ बङ्गालको आधीसरोहरू चाहिँ त्यही पार्टिसिपेट गर्ने गर्छ स्कुलकोहरूले कालिम्पोङ मेला ग्राउन्डको ग्राउन्डमा पार्टिसिपेट गर्ने गर्छ र

फुटबल भन्नेबितिक्कै त्यो कालिम्पोङ मेला ग्राउन्डको याद आउँछ र त्यहाँ खेल्नुको लागि धेरैजसो मान्छेहरू चाहिँ रुचाउने गर्छ त्यहाँ खेल्नुको लागि फुटबल खेल फुटबल खेल्नको लागि हेर्नुको लागि पनि धेरै भिड हुन्छ र त्यहाँ नाचगानहरू पनि हुन्छ अनि हामीहरू पनि हेर्नु जान्छ पुरा भिडाभिड भएर भिडाभिड हुन्छ